मेरो घरको नजिकमै हेप्पी भेली टी गार्डन छ है जहाँको चाहिँ जुन चाहिँ चिया छ टी छ त्यो चाहिँ वर्ल्ड फेमस टी भनेर भनिन्छ है दार्जिलिङको एकदम प्युर टी हामी दार्जिलिङको मान्छेहरू ज्यादा जस्तो हामी जुनै पनि देशमा गए या जुनै पनि इन्डियाकै जुनै स्टेटमा गए पनि हामी हामी दार्जिलिङ टीको लागि हामी ज्यादा फेमस छौँ त्यहाँको मान्छेले हामीलाई सोध्ने गर्छ कि दार्जिलिङमा तपाईँहरूको दार्जिलिङ टी एकदमै स्वादिष्ट हुन्छ भनेर है अन्त मेरो घरको छेउमा एकदमै त्यो नै छ दार्जिलिङ टी गार्डन छ अन्त दार्जिलिङ टी फ्याक्ट्री पनि छ जहाँनिर तपाईँले धेरै किसिमका चियाहरू है तपाईँले टेस्ट गर्नसक्छ अन्त त्यो फ्याक्ट्रीमा धेरै टुरिस्टहरू आएर त्यो फ्याक्ट्रीमा भित्र घुम्छ है अन्त त्यो फ्याक्ट्रीको भित्रको त्यो डिफ्रेन्ट डिफ्रेन्ट टिजहरूको उनीहरूले त्यो फ्लेभरको आनन्द पनि लिनुहुन्छ है अन्त त्यो चिया बगानहरू हेर्नु एकदम पाहाडमा स्थित छ है एकदम रमाइलो घमाइलो जग्गामा त्यो स्थित भएको कारणले धेरैपल्ट त्यहाँनिर धेरै टुरिस्टहरू आउनुहुन्छ मेरो घरको एकदम बिल छेउमा नै छ त्यो